हेलो हजुर यो दुर्गा टुर एन्ड ट्राभल हो हजुर तपाईको यहाँनिर के दार्जिलिङको यसो घुम्ने प्याकेज प्याकेज सिस्टमले के कसो छ होला हौ त्यहाँनिर सिस्टमहरू तपाईँलाई थाहा छ ह हजुर हजुर हजुर दार्जिलिङ यही अब पूजाकै ठन्डा महिना अब डिसम्बरहरूतिर हेरौँ हेरिदिनुहोस् न जनवरी डिसम्बरहरूको हजुर तपाईँ तल हजुर त्यसो भए न हजुर त्यसो भए फरवरीको नै हेरिदिनुहोस् न होटलहरू के कसो छ किनभने हजुर मलाई त केही थाहा छैन कि त्यहाँको बारेमा हजुर हजुर हजुर हजुर हजुर हजुर ह हजुर हजुर

हजुर

हजुर हजुर

हजुर खर्च खर्च हजुर हजुर हजुर हुन्छ हुन्छ हजुर

हामी त यहाँ दसजना छौँ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर सेन्ड गरिदिनुहोस् न हजुर हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ